मेरो चाहिँ किचनमा राइस कुकर मिक्सचर प्रेसर कुकरहरू छ तर म खाना चाहिँ राइस प्रेसर कुकरमै पकाउँछु हो अब राइस कुकरभन्दा चाहिँ मलाई प्रेसर कुकरमै मनपर्छ किनकि नरमहरू हुन्छ खाना तर मलाई अब प्रेसर कुकरहरूभन्दा पनि यस्तो ग्यास चुलाहरूभन्दा पनि आगोमा पकाएको चाहिँ राम्रो लाग्छ अब होइन र अब आगोमा पकाएको चाहिँ राम्रो टेस्ट पनि राम्रो अब मसलाहरू पिसेको त्यो के भन्छ मिक्सीमा पिसेकोभन्दा पनि सिलौटोमा पिसेको चाहिँ राम्रो राम्रो जस्तो लाग्छ टेस्ट पनि डिफ्रेन्ट आउँछ राम्रो पनि हेल्थको लागि पनि